खाना बनाउनु चाहिँ म एकदमै मनपर्छ मलाई खाना म घरमा पनि बाहिर पनि खानै बनाउने काम गर्छु र मेन कुरो चाहिँ हामीहरू खाना बनाउँदाखेरि चाहिँ अब पेपरहरू म्यागजिनहरू पढ्दैनौँ कुनै राम्रो कुरो बनाउनुपर्यो भने चाहिँ हामीहरू युट्युबमाहरू हेर्छौँ त्यहाँबाट हेरेर बनाउँछौँ अरूले खाना आफूले बनाइदिएको खाना अरूले खाइदियो भनेदेखि खुसी लाग्छ खाना चाहिँ बनाउन एकदमै राम्रो लाग्छ मलाई खाना बनाउँदाखेरि यस्तो पेपरहरू चाहिँ पढिँदैन अरू मोबाइलमा चाहिँ कुनै कुरो आफूले अलिक अप्ठ्यारो लागेको कुरोहरू बनाउनुपर्यो भने चाहिँ मोबाइलमा हेर्छौँ युट्युबहरूमा

विशेष चाहिँ बाहिरको डिसहरू बनाउनु मनपर्छ विशेष म चाहिँ केरलामै कुकिङकै काम गर्छु र केरेलियन मलयालम डिस साउथ इन्डियन डिस चाहिँ बनाउँछु साउथ इन्डियन डिस चाहिँ बनाउनु मनपर्छ मलाई र कतिवटा कुरो जानेको पनि छु खाना बनाउँदाखेरि चाहिँ कोही मान्छेहरू आएर साथमा बसिदियो भने चाहिँ राम्रो लाग्छ बात गर्दै कामहरू गर्नु खानाहरू बनाउनु विशेष चाहिँ अब बाहिर बस्दाखेरि त्यस्तो गर्नुपर्छ कामहरू